पछिल्लो एक वर्ष भित्रमा मैले अनुभव गरेँ अविस्मरणीय घटना घटनाको बारेमा मेरो माध्यमिक परीक्षा को बारेमा भन्न चाहन्छु मैले पुरा परिश्रम गरेर पढेको थिएँ राम्रो अङ्क ल्याएर पास गर्ने सोचेको थिएँ त्यही अनुसार पनि मैले पुरा मेहनत गरेको थिएँ तर मेरो परीक्षाको फलाफल आउँदा मैले सोचेको जस्तो आएन यो घटनाले औधी दुःखित छु अत्याधिक आत्मविश्वासले गर्दा मैले सोचेको जस्तो अङ्क नआएको होला अनुभव गरेँ